कालिम्पोङ जिल्लामा चाहिँ धेरै प्रकारको जातिहरू छ जस्तै कि अब हामी नेपालीहरूले चाहिँ दसैँ मनाउँछ तिहार मनाउँछ फुलपाती मनाउँछ दसैँभन्दा अगाडि फुलपाती हुन्छ त्यति बेला चाहिँ हामी आफ्नै भेषभूषा लगाएर नेपाली जातिको भेषभूषा लगाएर मन्दिरहरू जान्छ फुलपातीमा डल्लै बजार घुमाउँछ होइन अन्त दसैँमा हामी टिकाहरू लगाउँछ त्यति बेला टिकाहरू लगाएर सबै अब फेमिली फेमिलीहरूलाई भेट्छ त्यति बेला सबै बसेर गफसफ गर्छ तिहारमा चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ अब हामी भैलेनीहरू खेल्नु जान्छ साथीहरूसित त्यति बेला मजा आउँछ होइन साथीहरूसित भैलेनी खेल्नु जान्छ लास्टमा पैसा उब्रिन्छ त्यही पैसाले अब भाइ टिकाको लागि भाइहरूलाई के के किनिदिन्छ भाइहरूलाई के के गिफ्टहरू किनिदिन्छ होइन अब धेरै प्रकारको नेपाली धेरै प्रकारको जातहरूमा धेरै प्रकारको अब अब फेस्टिभल्सहरू मनाउँछ त्यसमा अब एउटा हुन्छ लेप्चा लेप्चाहरूले के गर्छ भन्दाखेरि चाहिँ उनीहरूको अब लेप्चा दसैँ हुन्छ त्यो चाहिँ त्यस्तै डिसेम्बरहरूतिर हुन्छ त्यति बेला उनीहरूले आफ्नै दसैँ मनाउँछ त्यो बेला कुनि के भूत भगाउने चलनहरू पनि गर्छ उनीहरूले होइन अनि त्यतिकै उनीहरूले दसैँ गर्दाखेरि अब खाना खानुहरू पनि बोलाउँछ कोही कोही बेला हामीलाई होइन अब धेरै प्रकारको अब हाम्रो गाउँमा मान्छेहरू छ अब धेरै प्रकारको जातिहरू भएर बसेको छ त्यसमा अब मुस्लिमहरूले कसरी मनाउँछ भन्दाखेरि चाहिँ उनीहरूको अब ईद हुन्छ ईदहरू हुन्छ के के हुन्छ उनीहरूले फास्टिङ राख्छ फास्टिङ राख्छ अब सब उनीहरूको अल्लाहहरूलाई पुज्छ होला होइन अल्लाहकोमा गएर मस्जिदमा गएर कुराणहरू गर्छ अन्त अब त्यसपछि चाहिँ अब हामी अब हामी के भन्छ तामाङ भोटिया जस्तैहरूले ल्होसारहरू मनाउँछ जस्तै अब सबैजना अब इन्जोय नै गर्छ साथीभाइहरू आउँछ होइन तर अब हाम्रो अब अरूको त त्यति थाहा छैन तर हामी नेपाली छेत्रीहरू भएर होला होइन अब हामीलाई आफ्नै अब हामीलाई आफ्नै संस्कृति होइन अब आफ्नै हामीलाई भेषभूषाहरू के हो त्यो थाहा छ अब अरूको बारेमा त्यति नलेज पनि छैन होइन अब हामीहरू दसैँमा के गर्छ भन्दाखेरि अब टिकाहरू लाउनु जाँदाखेरि कोसेलीहरू बोकेर जान्छ घरमा अनि अब आफ्नो पर्नेको घरमा टिकाहरू लाउँछ कोसेली दिन्छ पैसा थाप्छ होइन अब हामी नानीहरूको सोच चाहिँ के छ भन्दाखेरि चाहिँ पैसा थाप्छ होइन हामी त अब खुसी हुन्छ होइन त्यहाँदेखि लुगा किन्छ के के किन्छ खुसी हुन्छ साथीहरूसित घुम्नु जान्छ होइन मजा आउँछ त्यसरी नै अब अन्त तिहारमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब तिहारको दिन चाहिँ यस्तो रमाइलो हुन्छ सबै घरमा त्यो दियाहरू बातीहरू बलिरहेको हुन्छ फुलहरूले घरहरू सजाइरहेको हुन्छ मजा आउँछ बेलुका बेलुका साथीहरूसित भैलेनी खेल्नु जानु होइन अन्त सबैको आफ्नो आफ्नो संस्कृतिमा मान्नु मजा आउँछ अब यति नै भन्छु म चाहिँ